मैले हातले बनाए बनाएको भनेको मेरो साथीको जन्मदिनको लागि एउटा कार्ड आफ्नै हातले बनाएर दिएको थिएँ त्यसभित्र चाहिँ एउटा मेसेज लेखेको हो त्यसपछि फ्रन्टमा चाहिँ एउटा टेडीको नक्सा बनाएको थिएँ अनि त्यो एकदमै राम्रो भएको थियो त्यो म आफैलाई हेर्दा एकदम खुसी लागेको थियो अनि मेरो आमाको मुख हेर्ने दिनमा चाहिँ मैले एकजोडी मोजा र स्काफ बुनेर दिएको थिएँ र मेरो आमा एकदमै खुस खुसी हुनु भएको थियो त्यो दिन